अब हाम्रो यो हकी चाहिँ अब हाम्रो नेसनल गेम हो यो राष्ट्रिय राष्ट्रिय खेल हो यसमा चाहिँ अब हकी भन्ने हकी भन्दाखेरि नै अब हाम्रो नेसनल गेम बुझिन्छ त्यसो अब हाम्रो नेसनल गेम नेसनलमा नेसन नेसनलको लागि खेल्छ प्लस हाम्रो यहाँ अब स्पोर्टमा भन्यो भने अहिले क्रिकेट क्रिकेट हाम्रो आइपिएलहरू चलिरहेको छ प्लस अब हाम्रो यहाँ इन्डियाको भित्र पनि अब एक एकवटा स्टेट एक एकवटा स्टेटहरू अरू पनि एक एकवटा स्टेट आफ्नो आफ्नो एउटा के भन्छ त्यहाँ आफ्नो आफ्नो टिम छ प्लस हामी त्यहाँ पनि खेल्छ अनि प्लस हाम्रो वर्ल्ड कप पनि भन्छ क्रिकेट भनेपछि अब आइपिएल अब टिट्वेन्टी भन्छ टिट्वेन्टी पनि अब हाम्रो त्यहाँ चाहिँ अब हाम्रो सब वर्ल्डको एक एकवटा जुन चाहिँ कन्ट्रीहरू हुन्छ त्यो कन्ट्रीहरू खेल्छ त्यसमा चाहिँ त्यही अब त्यो क्रिकेट क्रिकेट क्रिकेट चाहिँ हेर्दा पनि इन्ट्रेस्टिङ हुन्छ खेल्नु पनि इन्ट्रेस्टिङ हुन्छ प्लस अब हकी भन्दाखेरि अब हकी त मलाई त्यस्तो केही भएन अब क्रिकेटको क्रिकेट भन्दाखेरि चाहिँ अब पुरा अब हेर्दा पनि अब हाम्रो आ अब हाम्रो यहाँ पनि खेल्छ किनभने ग्राउन्डमा पनि हामी खेल्छ ग्राउन्डमा अब हामी भयो म भयो मेरो दादाहरू पनि थुप्रो खेल्छ क्रिकेट खेल्नु पनि मजा आउँछ प्लस त्यहाँ अब क्रिकेट क्रिकेट चाहिँ अब यस्तो यस्तो गेम हो कि अब हेर्नु पनि मजा आउँछ अब सिक्सहरू भन्दा कालीदा ओड र प्लस हामी त्यहाँ खेल्नु पनि मजा आउँछ अनि त्यही भएर खेलिनँ ब्याडमिन्डनको अब हाम्रो यहाँ लोकल लोकल आफ्नो लोकालिटीमा खेल्छ कम्तीले खेल्छ त्यस्तो खेल्दैन किनभनेदेखि यस्तो के भन्छ कसले के भन्छ कसले के भन्छ तर हामी यहाँ खेल्छ ब्याडमिन्टनहरू पनि प्लस ब्याडमिन्टन पनि खेल्छ अब हामी यहाँ लोकलहरू हामी नर्मल घरमा सबैजना साथी साथीहरू सबै खेल्छ अनि हामी यता पनि खे खेल्छ किनभने फेरि साथीहरू पनि राम्रो क्रिकेट पनि खेल्छ क्रिकेट पनि खेल्छ एकदम हकी पनि हामी साथी साथी कोही कोही बेला अब भेलाहरू भएको बेलामा त्यो पनि खेल्छ